भारतको सबभन्दा लोकप्रिय खेलहरू चाहिँ क्रिकेट हो हो इन्डियामा चाहिँ अब बेसी चाहिँ क्रिकेट नै मान्छ मान्छेहरूले किनभने क्रिकेटमा धेरै धेरै छ किनभने अब टेस्ट म्याचहरू आइपिएल भयो वर्ल्ड कप भयो वर्ल्ड कपमा त इन्डियाको मोस्ट पपुलेसनमा पनि अब धेरै मान्छेहरूले पनि हेर्छ अब झन् वर्ल्ड कपमा इन्डिया भर्सेस पाकिस्तान भयो भने त बहुत जनाले चाहिँ अब इन्टरेस्टिङ पाल पाराले हेर्नुहुन्छ हो अनि क्रिकेटलाई चाहिँ धेरै धेरै भेल्यू छ इन्डियामा चाहिँ हो अन्त मेरो पर्सनल फिलिङ चाहिँ यो हो कि हरेक एउटा स्पोर्ट्सलाई चाहिँ अब भेल्यू दिनुपर्छ इन्डियामा जस्तो कि फुटबललाई पहिला भेल्यू दिँदैन थियो इन्डियामा हो अनि आस्ते आस्ते धेरै धेरै उन्नति गर्दै गर्दै जतिसक्दो हुन्छ उनीहरूलाई मलाई स्पोर्ट्स पर्सनहरू जो जो छ इन्डियाको टिमबाट सुनील छेत्री नै म जान्छु बेसी भाग होइन सुनील छेत्रीहरू चाहिँ तपाईँको स्कोर गर्दै गर्दै धेरै नै अब हुन्छ नि अब फुटबल करियारलाई हेभी बढाएछ अनि फुटबल चाहिँ युनिटी छ त्यो पनि ऊ गर्नु भएको छ हो गभर्नमेन्टलाई अब धेरै धेरै अब फुटबल पनि पहिला भेल्यू दिँदैन थियो अहिले चाहिँ भेल्यू बढदैछ किनभने अब म जस्तो मान्छेको दुई हजार छब्बिसमा चाहिँ तपाईँको फिफाको लागि चाहिँ कुवालिफाइड हुन्छ इन्डिया टिम चाहिँ मेरो फिलिङ चाहिँ त्यही हो अनि धेरै छ कबड्डी भयो तपाईँको राष्ट्रिय खेल हकी भयो हो अनि त्यहाँ पछि चाहिँ भारतको सबभन्दा प्रसिद्ध धावक भनेको चाहिँ तपाईँको जति सक्दो फेमस मलाई स्पोर्ट्स पर्सन मलाई थाहा छ मिल्खा सिंह र उहाँ जुन चाहिँ हुनुहुन्थ्यो त्यति मात्रै मलाई थाहा छ